तिमी पहिला दस क्लास दसमा कुन चाहिँ स्कुल पढ्यौ म क्लास टेनमा चाहिँ म सातिसदर भन्ने स्कुलमा पढेँ एकदमै मज्जा लाग्यो त्यो स्कुलमा अब त्यो स्कुलमा हुन्छ नि अब सब स्टुडेन्टलाई अब बराबरको गर्थ्यो हुन्थ्यो नि अब गाउँको स्कुल भएर होला हामीलाई एउटा अब परिवार जस्तो लाग्थ्यो कि अब कम्ती स्टुडेन्ट अब कम्ती विद्यार्थीहरू हुन्थ्यो होइन एकदमै मज्जा आउँथ्यो त्यो स्कुलमा हरेक टिचरले हामीलाई एकदमै माया गर्थ्यो हो अनि हामीले त्यो स्कुलमा धेरै नयाँ नयाँ नयाँ नयाँ चिज नयाँ नयाँ कुराहरू सिक्नु पायो होइन त्यो स्कुलमा हाम्रो आफ्नो क्षमताहरू दखाउनु पायो आफ्नोमा भएको ट्यालेन्टहरू देख्नु पा देख्नु देखाउन पायो होइन त्यो स्कुलमा चाहिँ अब हुन्छ नि एकदमै मज्जा आएको थियो मलाई चाहिँ अब फेरि पनि अब फर्केर मलाई त्यही स्कुल जानु मन लाग्छ अन्त त्यो स्कुल चाहिँ अब गाउँको भएर होला मिसिनेरी स्कुल भएर होला अब कम्ती स्टुडेन्टहरू हुन्थ्यो अन्त स्कुलको पैसाहरू पनि एकदमै कम्ती लिन्थ्यो है मज्जा आउँथ्यो म त्यो स्कुलमा हुँदा धेरै मज्जा गरेको थिएँ